ए नम्रता भन न के चाहिएको छ तिमीलाई मेरोमा सबै सब्जीहरू पाउँछ जस्तो आलु टमाटर प्याज खोर्सानी भेन्डीहरू इस्कुसहरू भयो सबै सब्जीहरू पाउँछ के चाहिएको छ तपाईँलाई भन्नुहोस् न फुलकोपी तिस रुपियाँ किलो हजुर हजुर ए हजुर महँगो छ नि भन्नुहोस् न तपाईँ त अब डेलीको कस्टमर हो म कम्तीमा गरिदिन्छु नि हजुर हुन्छ भन्नुहोस् न हजुर पाँच किलो आलु टमाटर बिस रुपियाँ किलो हुन्छ टमाटर तिन किलो अनि हजुर मेरो दोकानमा काम गर्नेहरू छ कि उनीहरूलाई म भनिदिन्छु नि ल हजुर ए हुन्छ हुन्छ म राम्रो हेरेर हालिदिन्छु नि हुन्छ अरू केही चाहिएको छ भने भन्नुहोस् न कति लसुन चाहिँ एक पावाको बिस रुपियाँ एक पावाको बिस रुपियाँ हेलो बिस रुपियाँ एक पावा लसुनको एक पावा लसुनको बिस रुपियाँ हुन्छ हुन्छ लसुन हालिदिनु अरू दालहरू पनि चाहिन्छ भने भन्नुहोस् दालहरू पनि एभाइलेबल छ ए पनिर छ त दुई सयको ए हुन्छ अरू हजुर हरियो मटर पनि छैन कि हरियो मटर त म कल गरेर भनिदिन्छु एकैछिनमा ल्याइदिइहाल्छ कति चाहिएको छ हरियो मटर आधा केजी ए हुन्छ हुन्छ अरू खोर्सानी कतिको भन्नुभयो हुन्छ खोर्सानी बिस रुपियाँको अरू दालहरू सबै छ ल हजुर कालो दाल पनि छ हजुर छ त

हजुर छ त कति हुन्छ हुन्छ हुन्छ म राखिदिन्छु नि हुन्छ तपाईँ एक घन्टाबाद आउनुहोस् न